हाम्रो भारतवर्ष बहुमानी बहुसांस्कृतिक देश हो यहाँ थुप्रै भाषाका थुप्रै बोलीहरू भएका मानिसहरू बसोबासो गर्छन् भने उनीहरूको आ आफ्नो आफ्नो थुप्रै कला शैलीहरू छन् तर तीमध्ये थुप्रै कला शैलीहरू हराउँदै गइरहेको छन् अहिलेको मानिसहरू अरूको सिको गर्ने हुँदा आफ्नै कला भुलिसके अब हाम्रै नेपालीहरूको कुरा गर्नुसक्छु उहिलेका हाम्रा पुर्खाहरूले घरमै डोको नाङ्लो थुन्से जस्ता बाँसका चोया काटेर के के बनाउन सक्थ्यो अहिलेको मानिसहरूले कहाँ सक्छ र